नेपाली भाषाको मूल स्रोत नै संस्कृत हो र नेपाली भाषाको जनक पनि संस्कृत भाषालाई मानिन्छ र नेपाली भाषा प्राय त संंस्कृत भाषाबाट प्रभावित भएको छ र नेपाली भाषामा कतिपय शब्दहरू संस्कृतबाट रूपमा विकार नभई जस्ताको त्यस्तै शब्दहरू नेपाली भाषामा आएका छन् र त्यस्ता शब्दहरूलाई तत्सम शब्द भनिन्छ जस्तै सूर्य आगो वाणी आदि र नेपाली भाषामा आगन्तुक शब्दहरू पनि धेरै मात्रमा रहेको पाइन्छ र नेपाली भाषा संस्कृतबाट मात्र प्रभावित नभएर हिन्दी भाषा अङ्ग्रेजी फारसी जस्ता भाषाहरूमा बाट पनि प्रभावित भएको देखिन्छ अङ्ग्रेजीका शब्द जस्तै डेटा कम्प्युटर आदि नेपालीमा पनि जस्तोको त्यस्तै रूपमा प्रयोग भएको देखिन्छ र हिन्दीका धेरै शब्दहरू पनि नेपालीमा जस्ताका त्यस्तै रूपमा अथवा हिन्दीका शब्दहरू पनि नेपालीमा धेरै प्रयोग गरिने देखिन्छ